ए अमित दाजु बोल्नुभएको ए ए तपाईँ मलाई भाइले दिएको थियो तपाईँको नम्बर कि तपाईँ फोटोग्राफी पनि गर्नुहुन्छ है फोटोग्राफी ए हजुर हजुर त्यही त फोटोग्राफीको लागि ऊ मलाई मेरो प्रिवेडिङ थियो नि त दिदीको कि प्रिवेडिङको लागि फोटोग्राफी छ एभाइलेबल हुनुहुन्छ तपाईँ यो सन्डेहरूतिर कमिङ सन्डे आज त ए आज नै सन्डे हो कमिङ सन्डे हजुर अन्त त्यही त त्यही त तपाईँले उसमा के भन्छ पहिला उस उसको के भन्छ मेरो अस्ति पाइन ट्रीमा बिहा भएको थियो नि क्या बिफोर यो अस्तिको लास्ट मन्थ लास्ट मन्थ तपाईँले गरिदिनु भएको रहेछ नि है हजुर त्यो त्यो त्यो सबै देखेँ नि त मैले कि अन्त रा एकदमै राम्रो लागेर तपाईँलाई फोन गरेको त हजुर हजुर हुन्छ हुन्छ सुन्नुहोस् न तपाईँले ऊ डिस्क पनि डिस्क पनि बनाइदिनु हुन्छ ब्याकअपको लागि एल्बम पनि गरिदिनु हुन्छ है ए हजुर हजुर अन्त तपाईँको त्यो दिनभरिको चार्जेस चाहिँ कति छ होला हौ ए अम्बो फोटोग्राफीको त्यत्रो आउँछ है एल्बमसेल्बम गरेर है हजुर हजुर हजुर हुनु त हो त्यत्रो त पर्छ तर अलिकति त नेगोसेबल त हुन्छ होला नेगोसिएट त गरिदिनु हुन्छ होला अलिकति त होइन अलिकति त मिलाइदिनु हुन्छ होला नि भनेको नि बार्गेनिङ हुन्छ है भनेपछि तपाईँको नम्बर पनि पाएँ कि म तपाईँको नम्बर पनि पाइरहेको छु हो म एकपल्ट सल्लाह गर्छु घरमा अन्त म मेरो पर्सनल्ली दिदीसँगै पर्सनल्ली बात मार्नुहोस् न एकपल्ट कि हजुर एकपल्ट दिदीसँगै बात मार्नुहोस् त्यहाँदेखि चाहिँ त प्राइस चाहिँ उहाँसँगै मिलाउनुहोस् न अब अरूभन्दा चाहिँ किन तपाईँलाई चाहिँ मैले त्यही तपाईँको मैले हेरेँ नि त अस्ति मेरो त्यो तप् के भन्छ साथीको बिहामा पाइन ट्रीमा जहाँ खिचिदिनु भएको थियो नि तपाईँले हजुर त्यो हेर्दाखेरि मलाई एकदमै राम्रो लाग्यो नि त एकदम नेचरल क्यानडिटहरू निकालिदिनु भएको थियो रहेछ फोटोग्राफी कि अन्त मलाई पनि त्यस्तै नै चाहिएको थियो नि त दिदीले पनि त्यस्तै खालके नै फोटोग्राफर खोज भन्दै थियो अन्त त्यही कारण चाहिँ तपाईँको नम्बर ठिक्कै पाएर चाहिँ मैले खोजेको अन्त पाएर चाहिँ मैले तपाईँलाई सिधै कल गरेको नि त्यसो भए भनेपछि त सुन्नुहोस् न एडभान्सहरू केही दिनुपर्छ प्रिबुकको लागि एडभान्स जत्ति गर्दा पनि हुन्छ कि फिफ्टी पर्सेन्टै दिनुपर्छ हौ ट्वेन्टी फाइभ पर्सेन्ट त दिनुपर्छ नि है ए तपाईँहरूको क्रु मेम्बर चाहिँ कतिजना जस्तो छ होला हौ छजना हुन्छ है ए कहाँबाट के भन्छ पिकअप चाहिँ तपाईँलाई ल्याउनु चाहिँ कहाँ तपाईँहरूको घर त कहाँ पो हो स्टुडियो चाहिँ जर्ज बजार भनेपछि हाम्रो इभेन्ट चाहिँ यता माथि उयसमै हुन्छ तपाईँको कहाँ भन्नुहोस् त पाइन ट्री होइन पाइन ट्री होइन यो ऊ छ नि मण्डला मण्डला मण्डला भनेको तपाईँको ट टिभी टावर आउनुभएको छ हजुर टिभी टावरको मण्डलामा छ कि रिसेप्सन रिसेप्सन भन्दा पनि प्रिवेडिङ हो अब सानोतिनो त हुन्छै हुन्छ हो अन्त त्यो त्यसमा स्योर ल म तपाईँलाई फोन गर्छु नि हुन्छ हुन्छ हुन्छ थ्याङ्क्यु हुन्छ